हेलो ए हिमालयन ट्रेभल एजेन्सी हो ए हजुर सुन्नुहोस् न दाजु कि हाम्रो फ्यामिली चाहिँ मिरिक जाने भनेको हो अन्त तपाईँको गाडीहरू खाली छ भने चाहिँ जान्थ्यौँ हामी हजुर हजुर हामी पाँचजना हुन्छौँ हजुर हजुर हजुर मिरिक जानेँ हो अन्त जलपाहाड जाने हो दुईवटा ठाउँ हजुर मिरिक लेकहरू

कति हुन्छ होला भाडा ए तिन हजार अलिक मिल्दैन

हुन्छ उसो भए हुन्छ अठ्ठाइस सौ दिन्छु नि त ल ए हुन्छ तपाईँ यो माथि आउनुहोस् न बजारमै आउनुहोस् कि हामी त्यहीँबाट चढिहाल्छौँ नि हुन्छ गाडी नम्बर पठाइदिनु हुन्छ ए म्यासेज गरिदिनु हुन्छ वाट्सएप ए हुन्छ हुन्छ हुन्छ गाडी नम्बर पठाइदिनु होस् अनि ड्राइभरको नाम पनि पठाइदिनु होस् न ल ए हुन्छ थ्याङ्क्यु